ए म हिमालय दर्पणबाट पत्रकार बोल्दैछु कि तपाईँ बोल्नु हुँदैछ होइन ए हजुर सुन्नुहोस् न ए त्यही त यो दार्जिलिङको जुन चाहिँ चलचित्रले भारतको जुन चलचित्र क्षेत्र छ नि यो चलचित्र क्षेत्रलाई के कस्तो खालको केही जानकारी

हजुर हजुर

हजुर हजुर राजा हरिशचन्द्र भन्नु भयो होइन हजुर हजुर

ए हजुर यो नेपाली हिन्दीहरू भए जस्तै टलिवुडहरू भयो हलिवुड भयो होइन यस्ता यी फिल्महरू चाहिँ सुटिङ हुन्छ कि हुँदैन दार्जिलिङमा हजुर

हजुर हजुर ए हजुर हजुर हजुर ए नि यो जति पनि यो चलचित्र छोडेर हाँस्यब्यङ्ग्य चलचित्रहरू छ नि जस्तै अब कमेडी त्यस्तोहरूको पनि यहाँ दार्जिलिङबाट प्रकाशन भएको छ हजुर नाम भनिदिनु सक्नुहुन्छ हजुर ए हजुर दार्जिलिङले त नेपालबाट मात्रै नेपाली चलचित्रहरू प्रकाशन हुन्छ अन्त तर हजुर हेर्नु पर्दा चैँ खासमा चलचित्रको इतिहासलाई हेर्दा चैँ भारतबड नै सुरु भएको हैन र हजुर हुन्छ तपाईँलाई धन्यवाद एउटा राम्रो जानकारी दिनुभयो त्यसको लागि धन्यवाद हुन्छ धन्यवाद